जब म आफ्नो प्री एडल्टउडमा थिएँ तब मैले एउटा लोक नृत्य गरेकी थिएँ स्कुलको कार्यक्रममा जो मेरो जीवनको सबैभन्दा पहिलो नृत्य पनि थियो जसमा मैले आफ्ना शिक्षक शिक्षिकागणबाट धेरै स्याबासी वाहवाही बटुलेकी थिएँ र त्यो नै मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण र यादगार नृत्य वा कार्यक्रम रहेको थियो